मैले चाहिँ है कथा पढेको थिएँ क्लास टेनमा हुँदा बानका भन्ने कथा पढेको थिएँ र त्यो चाहिँ ए अङ्ग्रेजी अङ्ग्रेजी उयसमा नेपालीमा चाहिँ अनुवाद गरेको यो कथालाई चाहिँ र यो कथा चाहिँ नानी र नानीको छ र नानी चाहिँ नानीको नाम चाहिँ बानका हुन्छ है र ऊ चाहिँ एउटा मालिकको घरमा बसेको हुन्छ ऊ चाहिँ आफ्नो घरमा बसेको हुँदैन अर्काको घरमा राखेको हुन्छ उसलाई र उसले चाहिँ त्यहाँ काम गर्नुपर्छ दिनरात काम गर्नु घरको कामदेखि लिएर सबै कामहरू गर्नुपर्थ्यो उसले र उसको चाहिँ आफ्नो बाजे थियो बा बाजे थियो र उसले चाहिँ बाजेलाई पुरै सम्झिन्थ्यो उसको आमाबाबा थिएन बाजे हुनुहुन्थ्यो र उसले दिनै उसले बाजेलाई चिट्ठीहरू लेख्ने गर्थ्यो उसले पुरै बाजेलाई सम्झिन्थ्यो र उसलाई त्यो घरमा उसलाई खाना पनि राम्रोसँगले दिन्थेनन् लगाउनु लुगाहरू लगाउनु पनि दिन्थेनन् पुरा घरको कामहरू पुरा अह्राउँथ्यो है र उसले आफ्नो बाजेलाई चिट्ठीहरू लेख्थ्यो र उसको उसलाई आफ्नो बाजेको एड्रेस पनि उसलाई थाहा थिएन तर उसले लेख्थ्यो चिट्ठीहरू लेख्थ्यो र उसले पठाउँथ्यो है र ऊ उसको त्यो चिट्ठी पुग्थ्यो पुग्थेन उसलाई उसको त्यो चिट्ठी त पुग्थेन तर पनि उसले आफ्नो मनमा ठान्थ्यो कि अब यो चिट्ठी मैले लेखेको चाहिँ मेरो आफ्नो बाजे भएकोमा पुग्थ्यो पुग्छ र बाजेले चाहिँ मलाई जहिले छिट्टै ल्याउनु आउँछ मलाई यहाँबाट चाहिँ मलाई आफ्नै घरमा लान्छ भन्ने उसले सोच्थ्यो र उसको त्यो जुन चिट्ठी लेखेको उसले जुन चिट्ठी लेख्थ्यो र उसको बाजेकोमा चाहिँ पुग्थेन र उसलाई त्यो घरको मान्छे मालिक र मालिकनीले उसलाई राम्रोसँगले खाना लगाउन केही गर्नु दिन्थेन आफ्नै घरको छोराछोरी जस्तो पनि मान्थेन है र उसले चाहिँ पुरै दुःखहरू त्यहाँ सह्यो है अब राम्रोसँग अब नानी सानै उमेरमा ना उसलाई खाउलाउ राम्रो हुन्छ नानीलाई होइन र उसको चाहिँ त्यस्तो खालके अब थिएन है अब अब ऊ मायैलाग्दो हुन्थ्यो उसलाई होइन र यो कथाबाट चाहिँ मैेले के सिकेँ भन्दा चाहिँ आफ्नो अब सब सानो नानीहरू हुन्छ होइन अब कत्तिको आमाबाबा हुन्थेन र आफन्तहरू हुन्छ होइन उनीहरूले चाहिँ अब यादहरू गर्दैन र कत्तिको आमाबाबाहरूले नानीलाई अब अब टाढैतिर राख्छ है र नानीको मनमा चाहिँ यस्तो लाग्छ कि अब आफ्नो आमाबाबासँग टाढो हुँदा कस्तो मन दुख्छ होइन अब आमाबाबा कहाँ हुन्छ आफू कहाँ हुन्छ अब रातिउँधो याद आउँछ सानो नानीहरूको झन् कत्ति याद आउँछ होइन र त्यसरी टाढोहरू नराखिदिनु नानीहरूलाई मा नानीको मन दुख्छ होइन ना अब आफ्नो आमाबाट बाबाबाट टाढो हुँदा कस्तो हुन्छ अब नानीहरूलाई होइन त्यो पनि सानै हुन्छ र यसरी अब आफ्नो नानीहरूलाई टाढो नराख्नु जतिसक्दो आफ्नो नानीहरूलाई आफ्नै छेउमा आफ्नै नजिकमा नजिकमै राख्नुओर्नु नराखिदिनु हुनु है त्यत्ति नै हो